भिडियो गेमबारे त मलाई त्यस्तो थाहा छैन नानीहरूले कोही कोहीबेला खेलिन खेल्छ तर मलाई चाहिँ त्यस्तो थाह छैन तर किनभने म चाहिँ फोनको गेम खेल्छु किनभने कोही कोहीबेला यसो टाइम पासको लागि फोनको गेमहरू चाहिँ खेल्ने गर्छु